हेलो चाचाजान रेस्टुरेन्ट बोल्नु भएको हो मैले तपाईँको रेस्टुरेन्टबाट बिरयानी अर्डर गरिएको थिएँ त्यो चाहिँ साह्रै स्वादिष्ट थियो मासु पनि धेरै मात्रामा थियो अनि सबै परिवारलाई पुग्ने मात्राको थियो मैले सबैजनासँग बाँढेर खाएँ अनि सबैजनाले राम्रै भन्नुभयो अनि एकजनाले चाहिँ अलिकति पिरो भएको छ भन्नुभयो मलाई त धेरै स्वादिष्ट लाग्यो प्रायः मेरो हामी हाम्रो छजनाको थियो परिवार हामी छजनाको छौँ प्रायः सबैजनाले नै राम्रै भन्नु भयो अनि हामी फेरि पनि तपाईँको रेस्टुरेन्टबाट अर्डर गर्ने सोचेको छौँ अनि हामी हामी अरूलाई पनि मेरो साथीहरू सबैलाई पनि म तपाईँको यो रेस्टुरेन्ट राम्रो छ भनेर भनिदिनेछु